ताराहरूको बारेमा मलाई मनपर्ने मिथक वा कथा भन्नाले चाहिँ भनेको चैाहिँ के हो भन्दाखेरि यस्तो भनिन्छ नि मानिस मरेर गयो भने आकाशमा तारा भएर बस्छन् भनेर भन्छ त्यो पनि एउटा हामीलाई बाजे बोजूले सुनाउने गरेको एउटा दन्त्य कथा नै हो र यसमा कतिको सत्य छ त्यो त थाहा छैन तर पनि त्यो एकदमै सुन्नमा रोचक लाग्थ्यो ऐले पनि लाग्छ अनि अर्को कुरा चाहिँ तारा तारा टुटेको अथवा ताराले हगेको भनेर एउटा पनि भन्छ साधारण भाषामा त्यो देख्यो भने चाहिँ मान्छेको इच्छाहरू पुरा हुन्छ मनोकामनाहरू सिद्ध हुन्छ भन्ने विश्वास छ त्यो भनाइ छ त्यो कतिको सत्य हो तर त्यो त थाहा छैन तर पनि यो एउटा सुन्दा राम्रो लाग्ने एउटा मिथक हो र यसरी तारा झरेर जुन जग्गामा पृथ्वीको जुन चाहिँ ठाउँमा पनि खसेको छ त्यहाँनिर चाहिँ एउटा कुनै मुल्यवान वस्तु खनिज द्रव्यहरू पाइन्छ भन्ने पनि भनाइ छ यस्तो र त्यो कतिको सत्य हो त्यो थाहा छैन तर पनि एउटा यो सुन्दा चाहिँ राम्रो रमाइलो लाग्ने एउटा यो चाहिँ उक्ति हो